हेलो मेरो नाम सङ्गीता लेप्चा हो मैले चाहिँ फ्लिपकार्टमा यो पिल्ग्रिम्स मगाएको थिएँ है जुन चाहिँ अनुहारमा हाल्ने उयो हो चिज हो मैले चाहिँ फ्लिपकार्टमा जब हेर्दाखेरि चाहिँ एकदमै राम्रो भनेको थियो अब यो चाहिँ अनुहार हरेक स्किनको लागि हरेक अनुहारको लागि हरेक स्किनको लागि राम्रो हुन्छ भनेर तर मैले यो किनेर दल्दाखेरि चाहिँ मलाई त्यत्ति राम्रो लागेन हुन्छ नि अब अनुहारतिर राम्रो लागेन दलिसकेर चाहिँ अनुहारमा चाहिँ पुरा चिलाउँछ हुन्छ नि अब फोका फोका कमिलाले टोकेको जस्तो फोका फोका हुन्छ हैन त्यत्ति राम्रो लागेन मलाई तर अब लगाइसकेर चाहिँ यस्तै छ महिना बाद चाहिँ राम्रो देख्दो रहेछ अनुहार होइन तर आबो लगाइसकेर अब चिलाउनु चिलाउनेहरू चैँ राम्रो होइन रहेछ अनि चाहिँ म यो सानो केटाकेटीहरूको लागि चाहिँ एकदमै नाइ भन्नु चाहन्छु एकदमै राम्रो छैन यो चाहिँ अठार वर्षदेखि माथिको या त बिस वर्षदेखि माथिकोलाई मात्रै रहेछ यो चाहिँ जुन मान्छेहरूको अनुहार एकदमै सफा छ त्यो मान्छेहरूले चाहिँ नदल्नु भन्छु म चाहिँ त्यो सफा भएको अनुहारमा चाहिँ अझै पनि नराम्रो बनाइदिँदो रहेस पिम्पल्सले भरिदिँदो रहेछ होइन भरिदिँदो रहेछ तर जुन मान्छेहरूको यो पिम्पल्स डन्डिफोर होइनहरू निक्लेको हुन्छ ती मान्छेहरूलाई चाहिँ एकदमै राम्रो हुँदोरहेछ मेरो एकजना साथी छ नि त हो उसको अनुहारमा चाहिँ पुरा पिम्पल्सहरू आएको थियो होइन पिम्पल्सहरू आएको थियो उ पहिला बिमारी मान्छे हो होइन तर अब दबाईहरूले गर्दा उसको बिमारहरूले गर्दा उसको त्यो खुन स् उयो न नसरेर चाहिँ उसको अनुहार एकदमै बिग्रेको थियो हुन्छ नि अब कालो अनुहार भएको थियो पहिला उ एकदमै सेतो थियो अहिले त कालो भएको थियो पिम्पल्सै पिम्पल्सै पिम्पल्स थियो अन्त उसले पिलग्रिम्स हाल्दा चाहिँ राम्रो भएको थियो उसको अनुहार त्यो नि अर्को साथीले हाल्दा चाहिँ उसको अनुहार एकदमै अब राम्रो थियो क्या अब तर भए पनि उसले लगाउँछु भनेर किन्यो उसको अनुहारमा जब यो हाल्दाखेरि चाहिँ उसको अनुहार चाहिँ हुन्छ नि अब लगाइसकेर पाँच मिनेट बाद चाहिँ अनुहारतिर पुरा फोका फोका आएको थियो मलाई पनि एक दुई दिन बाद यस्तो एक महिनाबाद चाहिँ अनुहारतिर डन्डिफोर पिम्पल्सहरूले भऱ्यो क्या उसको अनुहार अन्त छिटो अब चायाँहरू निक्लिदो रहेछ यो प्रोडक्टले चाहिँ अन्त नानीहरूले पनि नचलाउनै भन्छु म नानीहरूलाई चाहिँ यसले चाहिँ एउटा कस्तो खालको भन्नु अब अनुहार अब ठुलो बनाएर चाहिँ अब चाउरिँदो रहेछ क्या अनुहार चाहिँ नानीहरूको चाहिँ म चाहिँ भन्छु यो चाहिँ हो खालि जुन मान्छेहरूको पिम्पल्सहरू छ ती मान्छेहरूले मात्रै चलाउने सामान रहेछ यो चाहिँ थ्याङ्क यू